सबै व्यक्तिहरूको होइन आफ्नो आफ्नो व्यक्तिगत लक्ष्य वा आकाङ्क्षाहरू हुन्छन् ती सबैले नै आफ्नो लक्ष्य र अनि आकाङ्क्षाहरूलाई पुरा गर्न हरेक प्रकारको कोसिसहरू गरिरहेका हुन्छन् तीमध्ये मेरो जीवनमा मेरो एउटा लक्ष्य के हो भने एउटा सही शिक्षा हासिल गरेर आफ्नो सोसाइटीमा आफ्नो समाजमा केही राम्रो कुरो गर्ने राम्रो काम गर्ने मैले आफ्नो लक्ष्य राखेको छु जो जोद्वारा चाहिँ म आफ्नो गाउँसमाजमा मैले केही योगदान पुर्याउन सकौँ भन्ने मेरो एउटा लक्ष्य छ अनि त्यो लक्ष्यहरूलाई पुरा गर्नुको लागि मलाई यस्ता धेरै कुराहरू छन् जसले मलाई गाउँसमाजको सेवाहरू गर्नुमा सहयोग पुर्याइरहेका छन् तीमध्ये गाउँघरमा भएका यस्ता सानसानो कुराहरू जसले मलाई गाउँघरमा सही योगदान पुर्याउने मद्दतहरू दिई दिइरहेका छन् प्रेरणाहरू दिइरहेका छन् अनि म ती सम्पूर्ण कुराहरूलाई सम्झिएर है आफ्नो लक्ष्यलाई पुरा गर्ने एकदमै आफ्नो आकाङ्क्षाहरू पुरा गर्ने कोसिस गरिरहेको छु